हाम्रो गाउँतिर पनि अब थुप्रै छ त्यस्ता आँखा नदेख्ने बुढो बुढाबुढी मान्छेहरू तर अहिलेसम्म तर कसैले यो एप चाहिँ चलाएको चाहिँ मैले थाहा पाएको छुइनँ